यो बेडसिट जुन मैले किनेको थिएँ यो बेडसिट एकदमै राम्रो लागेन किन किनभने यो जब एकपल्ट ओछ्याएर सुत्यो भोलिपल्ट हेर्दा त्यो कच्याककुचुक हुने खु खुम्चिरहेको हुने बेडमा आधी मात्रै आधीसम्म आ आएको हुने खुम्चिएर र अर्को नम्बर कुरो त्यसलाई धुँदाखेरि पुरा रङ पनि जाने र त्यसले गर्दाखेरि जुन कलर थियो अहिले आएर त्यो कलरको कलर नै छैन अर्कै डिसकलर भएर एकदमै दुई चार दिनमै त्यो पुरानो देख्ने भइरहेको छ त्यो कपडा चाहिँ एकदमै खराब कपडा मैले किनेँछु